बर्डिङमा जाँदा त अब जहिले पनि अब एक प्रकारको एडभेन्चर नै हुन्छ हो कहिलेकाहीँ जाँदाखेरि अब यस्तै हुन्छ एउटा चराको लागि हामी कति ट्रेक गर्नुपर्छ एक दिनमा पाएन भने फेरि नेक्स्ट पनि त्यसरी जानुपर्छ त्यो नै मोमेन्ट चाहिँ हाम्रो यादगार मोमेन्टहरू भइबस्छ कोही बेला अब मुसा भिजाइ हुन्छ हो चराकै लागि अनि कोही बेला अब लङ ट्रेक गरेर नि जानुपर्छ जस्तै सन्दकपुर भयो सिङ्गलिला फोरेस्टहरू एक्सप्लोरेसन गर्दाखेरि पुरा हिँड्नुपर्छ मोमेन्ट यता अब हाम्रो यादगार कथाहरू त्यही नै हो खानाहरू लगेर जान्छौँ पानीहरू लगेर जान्छ जङ्गलको बिचमा बसेर खानाहरू खान्छ फेरि चरा खोज्नुपट्टि लाग्छ र जब खोजेको चराहरू भेटाउँछ त्यति बेला चाहिँ अब एकदमै खुसी हुन्छु सबैजना हामी हाम्रो ग्रुपमा तिन चारजना हामी चारजनाहरू छ दाजुभाइहरू हामी सबै बर्डिङकै क्षेत्रमा छ बर्डिङ गाइड पनि गर्छ त्यही हो मोमेन्ट्सहरू अब सबै मोमेन्ट्सहरू चाहिँ हाम्रो एभ्री इच एन एभ्री मोमेन्ट चाहिँ हाम्रो यादगार कथाहरूकै भएर बस्छ